मैले अनलाइन बुक गरेको मेरो गाडी सात बजीको टाइम थियो अहिलेसम्म आउँदैन बल्लबल्ल आउनुभयो अब मलाई इम्पोर्टेन्ट थियो इमर्जेन्सी परेको थियो त्यो टाइममा तपाईँ किन आउनु भएन त्यो टाइममा आइदिनु भएको भए म पनि त्यो काम भ्याउँथेँ अब गएर त्यो काम भ्याउँदिनँ म के गर्नु मैले तपाईँलाई पेमेन्ट गरिसकेको थिएँ अब गल्ती गर्नुभयो अब गल्ती गर्नुभएर पनि अब मलाई रिसाउनु कर लाग्यो म बाध्यता भएँ तपाईँले यसरी ढिलो नगरिदिनु पर्थ्यो अब सात बजीको टाइम थियो सात बजीको टाइम तपाईँ आउनुहुँदैछ नौ बजी अब के कारणले चाहिँ ढिलो हुनुभयो अब अनलाइनको डेटमा टाइममा डेटमा टाइममा हेर्दाखेरि अब सात बजीको छ र नै मैले पनि अब मलाई सात बजी चाहिँ त्यहाँ पुग्ने जा जानैपर्ने थियो यहाँबाट अन्त अब त्यत्ति बेला मैले बुक गरेको सात बजीको लागि अब सात बजी आउँछ भनेर मैले बुक गरेको मैले अनलाइन पेमेन्ट गरिसकेको थिएँ किन चाहिँ नआएको यति बेलासम्म अब बल्ल बल्ल आउनुभयो अब यति बेला आएर म कहाँ जाऊँ मेरो पेमेन्ट गरिसकेको छु मेरो पैसा कसले फर्काइदिन्छ मलाई मेरो टाइमको भ्यालू कसले मिलाइदिन्छ अब गयो अब म यति बेला यहाँबाट गएपछि मेरो काम हुँदैन मैले चिताएको काम हुँदैन अब मलाई जति बेला बोलाएको थियो त्यति बेला म पुग्नपाएको भए मेरो पनि काम हुन्थ्यो तपाईँहरूको त मैले पेमेन्ट गर्नुपर्ने कुरा त मैले अब अलरेडी गरिसकेको थिएँ जब कि मेरो काम भएकै थिएन तर पनि अब अनलाइन पेमेन्टले गर्दाखेरि मैले पेमेन्ट गरिसकेको थिएँ अब म के गरौँ म कसलाई गएर भनौँ अब मेरो पैसा कसले फर्काइदिन्छ मेरो एक त काम पनि भएन मेरो अनलाइन पैसा पनि गयो अब मैले चिताएको काम हुँदैन के गर्नु म